मेरो नजिकको धर्मिक स्थलहरू चाहिँ म चाहिँ एउटा क्रिस्चियन व्यक्ति हो है र मेरो चाहिँ गाउँमा यस्तो चर्चहरू त धेरै छ तर म चाहिँ एउटा क्रिस्चियन मान्छे हो र मेरो एउटा मण्डली नै छ एउटा चर्च नै छ बेथेलेम फेलोसिप भन्ने चर्चहरू छ होइन म चाहिँ सन्डे सन्डे जाने गर्छु प्रायः मेरो जब भएकोले गर्दा म चाहिँ सन्डे मात्रै भ्याउने गर्छु र सन्डे जाने गर्छु है त्यहाँ मनपर्ने कुरो भनेको चाहिँ त्यहाँ गएर साँचो अनि सत्य परमेश्वरलाई एउटा प्रशंसा प्रार्थना गर्नाले गर्नपाउँदा नै मन खुसी हुन्छ हर्षित हुन्छ है उहाँको नाउँमा भजनहरू गाइन्छ होइन त्यो नै मेरो सबैभन्दा रुचि छ र त्यही मनपर्छ मलाई